मैले कहिले सुटिङ स्टार वा उल्का वर्षा त देखेको छुइनँ कहिले अनुभव पनि गरेको छुइनँ पढ्नु चाहिँ पढेको सुन्नु पनि सुनेको तर देख्नु चाहिँ देखेको छुइनँ र आउने भविष्यमा मैले कुनै दिन देखिहालेँ भने मेरो कुनै इच्छा छ है मेरो कुनै चाहना छ त्यो म पुरा गर्नेछु माग्ने छु जुन चाहिँ हामी विस भनिन्छ त्यो विस गर्नेछु र कुनै अधुरो सपनाहरू छ त्यसलाई पुरा हुन्छ भन्ने मेरो आशा छ र यही चाहन्छु भन्ने म एउटा कुरो राख्दछु यहाँ